हेलो भन्नुहोस् हजुर हो त भन्नुहोस्

कति चाहिएको तपाईँलाई ए हजुर रेट चाहिँ अहिले तपाईँको वान फिफ्टी चल्दैछ जिउँदो हो तपाईँको काटेको हो भने चाहिँ तपाईँको टु फिफ्टी

हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर अब त्यति लानुभयो भने त मिल्छ आलिअलि मिलाइदिइहाल्छु अलिक पछाडि रहेछ हजुर हजुर हजुर त्यो चाहिँ तपाईँको अहिले सिलगडीबाटै आउँदैछ माल हो ए सिलगडीकै हुन्छ चिकन ता हजुर हजुर ए हजुर अहिले गाउँतिर पाल्ने चाहिँ छैन नि त कि हजुर हजुर सिलगडीबाटै हजुर हजुर अहिले चाहिँ गाउँमा पालेको चाहिँ छैन तपाईँले अब होम डेलिभेरी गरिदिनु भने पनि गरिदिन्छौँ हामी हजुर हजुर हजुर चार्जहरू चाहिँ लाग्छ अलिअलि हजुर हजुर

हजुर हजुर हजुर हजुर तपाईँले गाडी भाडा चाहिँ दिनुपर्छ तपाईँले हजुर हजुर त्यो रेटको तपाईँलाई अलिक डिस्काउन्ट भइहाल्छ हो चालिस पैँतालिस किलो लानु भयो भने तपाईँले गाडी भाडा चाहिँ दिनुपर्छ गाडी हामी नै पठाउँछौँ हजुर कहिलेसम्म चाहिएको होला ए हजुर हजुर हजुर हजुर हजुर ए हजुर हुन्छ

हजुर हजुर हुन्छ हुन्छ भइहाल्छ एकदमै हजुर हजुर हुन्छ तपाईँले भाडा चाहिँ दिनुपर्छ है त ल हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हवस्